के हो हन ए हेलो गुड आफ्टरनुन दिदी भन्नुहोस दिदी के काम थियो होला काम गर्ने मान्छे चाहिएको घरमा ए कस्तो बुढाबुढी हेर्ने कि नानी हेर्ने कि ए म त नि बुढाबुढीहरूको दिदी हेलो अँ म त नि बुढाबुढीहरू नानी हेर्ने हैन कि बुढाबुढी हेर्ने पो उयो गर्छु त मान्छे मिलाउँछु खोजिदिन्छु ए हजुर हजुर हजुर कति ए कति वर्ष पुगेको होला नि ए तपाईँलाई चाहिँ कति उमेरको चाहिएको त्यो बाजे बोजू हेर्ने चाहिँ पढेको हजुर हजुर हजुर अच्छा अच्छा हजुर त्यो तपाईँ पाउनु सक्नुहुन्छ माने माने बाजे बोजूमा बाजे हो कि बोजूलाई हेर्नुपर्ने को हो बोजूलाई भनिपछि त मैले लेडिसै हेर्नुपऱ्यो पढेको दवाईको नाम दवाईको नाम पढ्नुसक्ने बोजूलाई टोइलेट बाथरूम गराउनु सक्नुपर्ने सबै चाहियो त्यस्तो

ए हुन्छ मैले लिने भन्दा पनि अब तपाईँहरूलाई चिनाजानै हो हामी होइन हजुर हजुर उहाँलाई अब तलब चाहिँ अब यस्तै पाँच हजारहरू त लिन्छ हौ अहिले चाहिँ अब खानु बस्नु हजुर खानु बस्नु पनि दिनुपऱ्यो तपाईँले होइन अन्त अब फेरि तपाईँलाई पढेको पनि चाहियो अब अलिअलि पढेको अब बेसी पढेकोले त मान्दैन यस्तो काम गर्नु है र पनि म मिलाइदिन्छु तपाईँलाई है अनि जो पठाउँछु उसको चाहिँ आधार कार्ड भोटको कार्डहरू सबै म तपाईँलाई त्यो पनि ट्रान्सफर गरिदिन्छु त्यसो गर्दाखेरि तपाईँलाई पनि सजिलो हुन्छ ल तपाईँले नि भोलि हुन्छ तपाईँले भोलि फोन गर्नुहोस् न ल हुन्छ हुन्छ राखेँ ल म म गरिदिन्छु हुन्छ हवस् हवस्